हेलो हेलो हजुर हजुर मेरोमा मेरोमा तपाईँको रियलमी होइन रेडमी स्यामसङ हो नोकिया नोकिया आइफोनहरू चाहिँ अनलाइन अर्डर गर्यो भने चाहिँ हामीले मगाइदिन्छौँ होइन अहिले फिलहाल चाहिँ राख्न सक्दैनौँ किनकि त्यसको रेन्जहरू एकदमै महँगो छ होइन अब मान्छेहरूले चाहियो अर्डर गरिदिनु भन्यो भने चाहिँ हामीले अर्डर गर अर्डर चाहिँ गरिदिन्छ अर्डर गरेर दिन्छ हामीले अर्डर गरेको अब यो अलिक टाढै छ होइन पन्ध्र दिन बादहरूमा चाहिँ हुन्छ त्यो त तपाईँहरूले अब तपाईँहरूकै एड उयो गर्यो भने पनि हुन्छ होइन हामीले अब लिएर अब जतिसक्दौ चाहिँ अब हामीले नै लिएर देखेरै अब उयो गरेको राम्रो हो होइन किनकि कहिले कहिले तपाईँहरूले नै अब अर्डर गर्यो भने अब घरमा लग्यो भने कतिवटा अब उयसहरू पनि हुन्छ होइन डिफेक्टहरू पनि हुन्छ के हुन्छ होइन त्यसले गर्दाखेरि चाहिँ अब हामीले अर्डर गरेर सबै हाम्रै दोकानमा अब यसो खोलेर हेरेर लगेको चाहिँ राम्रो फेरि फर्काउन मिल्छ होइन तपाईँहरूले लगेपछि चाहिँ अब कतिवटा के बिग्रेको छ भने चाहिँ अब कहिले कहिले फेरि प्रब्लम पनि हुन्छ नि त होइन अब लगेर बिगार त्यसले गर्दाखेरि चाहिँ अब दोकानमै गरेर खोलेर उ गरेको चाहिँ राम्रो हो हजुर पन्ध्र दिनहरूको बादमा चाहिँ आउँछ त्योभन्दा अगाडि चाहिँ अब म भन्न सक्दिनँ किनकि टाइम लाग्छ हजुर हजुर गरिदिन्छु तपाईँले भन्नुभयो भने होइन तपाईँले अब लानु नै हुन्छ भने चाहिँ होइन फेरि अब तपाईँले फेरि अर्डर गरेर लानुभएन भने चाहिँ हामीलाई फेरि अब उयो हुन्छ किनकि अब त्यो आइफोन हुन्छ नि त होइन त्यसले गर्दाखेरि तपाईँलाई चाहिँ कुन चाहिँ आइफोन चाहिएको तपाईँलाई चाहिँ कुन चाहिँ चाहिएको आइफोन चाहिँ आइफोन आइफोन ट्वेल्भ ट्वेल्भ ए हजुर त्यो प्रो म्याक्सहरू भएको त होइन होला त्यसले गर्दाखेरि त्यस्तो त्यस्तो उयोहरू त छैन ठिकैहरू छ तपाईँलाई चाहिँ के आइफोन ट्वेल्भ मात्रै मनपर्छ ए अहिले त अब आइफोन फिफ्टिनहरू लन्च भइसक्यो होइन अब जत्ति एडभान्स त मगायो त्यति राम्रो हुन्छ होइन अब हामीले बोल्नु बोल्नुको लागि मात्रै त चलाउँदैन नि त होइन कहिले कहिले भिडियोहरू हालेर ब्लगिङ गर्नु पनि सक्छ फोनहरूबाट होइन अब राम्रो राम्रो ब्लगिङ आइफोनहरूबाट ब्लगिङहरू गर्यो भने कति छिटो भ्युजहरू बढ्छ होइन अब अब क्यामराहरू पनि राम्रो हुन्छ उसको रियल हुन्छ होइन राम्रो मतलब राम्रो हुन्छ यसमा आइफोनहरूमा अब अहिले त फिफ्टिनहरू पनि लन्च भइसकेको छ होइन अब जति किन्यो तपाईँले त्यति राम्रो अब जति अब अहिले फिलहाल चल्दै गरेको ए हजुर ए त्यो तपाईँको इच्छा होइन त्यही त अब उयो भने तपाईँलाई अनलाइनै उयो गरिदिनु है मतलब तपाईँलाई आइफोन ट्वेल्भै गरिदिनु है ए हजुर हुन्छ नाम के लेखिदिनु बैनी ए लक्ष्मी हुन्छ अँ हुन्छ तपाईँले अर्डर गरेर चाहिँ फेरि लानुहोस् है हुन्छ हुन्छ